किसानहरूले कसरी आफ्ना जनावाहरू स्वस्थ र मानिसहरूलाई असर गर्न सक्ने रोगहरूबाट जनावर मुक्त छन् भनि सुनिश्चित गर्न सक्छन् सांकेतिक नियमित स्वस्थ जाँच खोप आदि जनावरहरूको कारण असर पर्ने रोगहरू के के हुन् हुन त अब किसानहरूले जनावरहरू पाल पाल्छन् होइन उनीहरूलाई नि यो बिषयमा त अब मलाई त्यति पनि थाहा छैन र पनि उनीहरूलाई थाहा होला कुन टाइममा कुन भ्याक्सिन दिनु पर्छ भनेर र अरू त जनावररूकोमा चाहिँ कुकुरलाई पनि उनीहरूले नियमित रूपमा भ्याक्सिनहरू दिइराखेको हुन्छन् र कतिपय कुकुरहरू अब गाउँमा मा छोड गाउँकै कुकुरहरूले चाहिँ अब भ्याक्सिन पाएको छैन त तिनीहरूले टोक्दा चाहिँ मानिसहरूलाई होइन रोग लाग्नु सक्छ र त्यस त्यो रोग नलागोस् भने भनेर चाहिँ उनीहरू स्वास्थ्य शिविरहरूमा जस्तै अब सरकारी अस्पताल प्राइभेट अस्पताल या फार्मेसी आदिमा गएर उनीहरूले भ्याक्सिन लाउने गर्छन् र कुकुरले टोकेर अब नराम्रो रोग जस्तै ऱ्याबिजहरू फैलिन्छ भने ने चाहिँ डर हुन्छ